हेलो चेतना बोलेको हो ए अन्त अहिले के गर्दैछ त ए चिया खाने टाइम पनि भइसक्यो है म पनि यी दोकानमा बसिरहेछु अब भर्खर मैले चाहिँ चिया खाइसकेको अनि नानीहरूको अरू खबरहरू के कसो छ त त्यतातिर पानी पनि पऱ्यो होला है यता त पानी नआएर कस्तो धुलोहरू उडेर कस्तो बिजोक भइरहेछ हौ हाम्रोतिर त ए हो त्यही त हाम्रोतिर पनि यहाँ पानी नआएर बाटोको छेउको घर धुलो उडेर कस्तो हेरिनसक्नु हो यसो थापेको पानी हाल्दै छिट्दै त्यतिले के हुन्थ्यो र अहिले यता हाम्रोतिर त ट्रेन चल्नु थालेको छ ट्रेनको एकदम सुविधा छ हो

ए हजुर अमिर भाइको काम गर्नेहरू आउँदैछ होला है ए हजुर मेरो पनि घरमा त्यस्तै त हो दुईवटा नानी स्कुल हो टिफिन बनाउनु पऱ्यो लिनु जानु फेरि पुऱ्याउनु पनि जानुपर्छ सानो एक्लै जानु सक्दैन हो सानोलाई पुऱ्याउनु पनि जानुपर्छ बाटोको छेउमा कस्तो चाहिँ गाडीहरूको भिडभाड त्यसले गर्दाखेरि नानीलाई लिनु जानु टाइमै ते त्यसै गरेरै बितिसकिसक्यो जिन्दगी नानी पुऱ्याउ ल्याऊ घरको काम गर खाना बनाऊ अन्त अरू खबरहरू के छ बहिनीको ल अब पछि फेरि यसो भेटेर बात गरौँ फोनहरू कहिले काहीँ गर्दै गर्नु